पखाला निको पार्नको लागि चाहिँ अब हाम्रो आमा बाजे बज्यूहरूले भन्नु भएको है अम्बकको बोक्रा खानु भन्नुहुन्थ्यो अम्बकको पात खानु भन्नुहुन्थ्यो दही खानु भन्नुहुन्थ्यो केरा र चिउरा खानु भन्नुहुन्थ्यो गुराँसको फुल खानु भन्नुहुन्थ्यो गुराँसको फुलमा त झन् अब कतिवटा मेडिसिनल प्लान्टहरू छ गुराँस त हो अब हत्तपत्त पाउँदैन पनि यतातिर काँडा अड्क्यो भने गुराँसको फुल खानु भन्छ त्यसरी डाइरिया हुँदाखेरि पनि पखाला चल्दाखेरि पनि गुराँसको फुल खान्छ दही खानु भन्छ अब उमालेको पानी पनि खानु भन्छ हाम्रो बाजे बज्यूहरूले त अब पहिलादेखि उमालेको पानी खानु भन्नुहुन्थ्यो म त उमालेकै पानी खान्छु अब किनभन्दाखेरि उमालेको पानी पनि आगोमा उमालेको पानी हाम्रो बाजे बज्यूहरूले त आगोमा उमालेर पानी खानु भन्नुहुन्थ्यो बेक्टेरिया पनि बेसी हुँदैन बेक्टिरिया मर्छ भन्नुहुन्थ्यो आहिले त अब पानी पनि हिटरमा उमाल्छ बोयलरमा उमाल्छ त्यसले गर्दाखेरि पानी त्यस्तो सफा नि हुँदैन अनि हामी त अब